हेलो यो गणेश होटेल हो भाइ मैले बिहान तपाईँहरूलाई खानाको लागि अर्डर गरेको थिएँ फेरि एक छिनमा मैले तपाईँहरूलाई होस् भनेर क्यान्सल गर् क्यान्सल पनि गरेको थिएँ फेरि मलाई दर्कार परेर मैले खाना तपाईँहरूलाई अर्डर गरेँ तर अहिलेसम्म आइपुगेन किन आइपुगेन मलाई जरुरी थियो के गर्नु पर्ने हो मैले